जुन यो भाषा छ नि मलाई चाहिँ एउटा संस्कृतिको एउटा पार्ट लाग्छ के हो मेरो बिचारमा चाहिँ भन्छ भाषा बाँचे संस्कृति बाँच्छ संस्कृति बाँचे भाषा बाँच्छ अब हाम्रो जुन यो नेपाली भाषा है आफ्नो आफ्नो भाषा आफ्नो संस्कृति आफ्नो आफ्नो वेशभूषा हुन्छ है लवाइ खुवाइ आफ्नो बोलाइ अन्त हाम्रो यो यसले हाम्रो यो भाषाले चाहिँ हाम्रो संस्कृतिले चाहिँ हाम्रो यो पहिचान पहिचानलाई अब प्रभावित गरेको छ है